स्थानीय सरकारका केही पहल वा नीतिहरूले दार्जिलिङ जिल्लामा धेरै महत्त्वपूर्ण प्रभाव पारेको छन् जस्तै कि हामीले जब यो महात्मा गान्धी रुलर इम्प्लोयमेन्ट ग्यारन्टी एक्ट जब हामी देख्दछौँ यसले के गर्दछ भन्दाखेरि त्यही जो पनि गाउँबस्तीमा जो बेरोजगार भएर बसेको युवाहरू छ उनीहरूलाई यसले एक सौ दिनको भए पनि रोजगार दिँदछ अनि एउटा घर चल्ने गर्दछ अनि ती यसले कस्तो खालको प्रभाव गर्दछ भन्दाखेरि त्यही यसले न केवल युवाहरूलाई रोजगार दिँदछ यसले त्यो साथमा जस्तै कि सडकहरू बनाउनुपर्ने स्थितिहरू छ भने सडकहरू बनाउने त्यो टेन्डरहरू पास हुन्छ या जो खोला नालाहरू छ त्यसमा पहिरोहरू गएको थियो भने त्यसमा वालहरू लाउने त्यो टेन्डरहरू या खोला नालाहरू यान घर बारीमा जस्तै नालाहरू बनाउने छ यसले त्यही जुन एउटा त्यो गाउँ छ गाउँ सहरलाई त्यसले ठुलो रूपमा सहयोग गरेको छ अनि जुन यो दुवारे सरकार आएको थियो यस पनि यो धेरै एक यो जो मान्छेहरू छ गाउँबस्तीबाट सहरहरू जान सक्दैन उनीहरूको माग उनीहरूलाई यो धेरै फाइदेमन्द भयो किन भन्दाखेरि गाउँघरमा नै सबै किसिमको डोक्युमेन्ट्सहरू बनाउनुको लागि उनीहरू कतै पनि धाउनु धाउनु परेन केवल आफ्नो पञ्चायतमा बसेर उनीहरूले कस्तो कस्तो भन्छ जस्तो कि स्वास्थ्य साथी भयो या यो कास्ट सार्टिफिकेट भयो या अरू भिन्न प्रकारको जुन फर्महरू छ उनीहरूले सजिलोसँग भर्नुसके किनभने सरकारले मान्छेहरूलाई जुटाएको थियो यो सब कामहरू गर्नमा अनि यो प्रधानमन्त्री आवास योजना जो छ यसले के गर्यो भन्दाखेरि त्यही जो गरिब दुखी थियो जसले घरहरू बनाउनु सक्दैन थियो जसको घर पुरानो भत्किएको क अवस्थामा थियो उनी उनीहरूले यस यस योजनाद्वारा उनीहरूले लाभ उठाउन सके कि उनीहरूमा यो यो फेरि घरहरू बनिनसक्यो अनि त्यो साथमै जो सरकारले जब यो शौचालय बनाउनेको लागि प्रत्येक घरहरू गाउँबस्तीमा हुने घरहरू लाई टोइलेट शौचालय बनाउनुको लागि पैसा रुपियाँ पनि थपिदियो यसले धेरै पनि धेरै विकासहरू गरेको छ किनभने यसले जुन मान्छे मान्छेहरू या व्यक्तिहरूको जुन पहिलाको परिस्थिति थियो उनीहरूको जीवनीशैली थियो त्यसलाई अझै अझै रूपमा राम्रो बनाएर गएको छ अनि जुन पनि यो शौचालय या जुन पनि फोहोरहरूको विषयमा उनीहरूलाई अझै अवगत गराएर अझै उनीहरूलाई एकदम चेतनाशील बनाएको छ